हेलो हजुर महँगो जमाना भयो त्योमाथि दाना किन्नु पर्छ गाईलाई हो गाईलाई गाईको दाना किन्दाखेरि धेरै पैसा लाग्यो अन्त अब के भन्नु त त्यस्तै हुन्छ अब गाईको दाना बढेर बढेको छ त्यो भएर मैले पनि दुधको भाउ बढाउनु पर्यो अन्ता त्यो बढा बढाएर अनि त्यहाँबाट फेरि गाई पनि बिमार भरए फेरि हिजअस्ति मर्यो भर्खर मैले अर्को नयाँ गाई किनिराखेथेँ भर्खर मेरो पैसा पुरा नै जान्छ हो मैले अब मेरो गाईको अब गाई मरेर अन्त अब मैले त्यतिबेला फेरि अर्को किन्नु पर्यो

हजुर म के भन्नु त त्यसै बढाउनै पर्यो दाना बढेको छ दोकानमा अँ कोही जग्गा उठ्छ कोही जग्गा उठेको छैन अँ उम् अब त्यही भएर अब अब उठेको छैन उठाउनु जाँदा पनि दिँदैन कतिले हो अब त्यो छैन भन्छ अहिले छैन भन्छ उनीहरूको पनि अब पैसा कम्ती आउँछ भन्छ अन्त त्यो भएर पैसा उठेकै छैन कोही जग्गा चाहिँ उठ्यो अन्त म त डुबिराखेको छु अहिले त त्यो अब माग्छ दिनु चाहिँ दिँदैछु उम् अब त हुन्छ अब त्यो अब घटाइदिनु दिन्छु नि अब के गर्नु घटाइदिन्छु हो अब अब खुलदुल यसो गरिदिनु न खाने मान्छेहरूलाई अब त्यो त्यता म बन्द गर्छु खानेहरूलाई चाहिँ दिन्छु दुध उम् हुन्छ हुन्छ